भारतमा महिलाहरूले सामना गर्नुपरेका चुनौतीहरू मध्ये विशेष गरेर घरेलु हिंसा प्रमुख छ दोस्रोमा आउँछ केही भारतका केही राज्यहरू महिलाहरू माथि घरि घरि हुने यौवन उत्पीडन का घटनाहरू प्रमुख रहेका छन् भारतीय समाजमा महिलाहरूको भूमिका मा परिवर्तन गर्न सकिन्छ कति ठाउँ भएको पनि छ भारत यस संसारमा यस्तो देश हो जहाँ पहिलो प्रदा महिला प्रधानमन्त्री भारतमा नै भएको थियो भएकी थिइन् यस्तो स्थितिमा भारतमा अझै पनि महिलाहरूमा परिवर्तन भएको हामीमा पाउँछौँ किनभने भारतको सर्वोच्च एक नम्बर नागरिकको हिसाबमा जुन राष्ट्रपति हुन्छ यो पनि भारतमा महिला नै छ त्यसको अतिरिक्त भारत सरकार भारतको केन्द्रीय सरकारमा वित्य मन्त्रालय जस्तो प्रमुख मन्त्रालयमा पनि वित्यमन्त्री महिला नै छिन् त्यसको अतिरिक्त अझै पश्चिम बङ्गालमा हेर्नु हो भने भारतकै एउटा राज्य पश्चिम बङ्गालमा मुख्यमन्त्री पनि महिला नै छिन् भने पछि हामी यदि महिलाहरूलाई अलिकति पनि हौसला गर्न सक्यो ए प्रदान गर्न सक्यो भने अझै पनि राजनीतिमा होस् चाहे नोकरसाहको का कार्यहरूतिर होस् यहाँ हामी परिवर्तन गर्न सक्छौँ भार महिलाहरूलाई काम र शिक्षाका अवसरहरू पनि महिलाहरूलाई दिनु आवश्यक छ किनभने यसको निम्ति उनीहरूलाई सुरक्षित महिलाहरू छन् भन्ने कुराको आभास गराउनु पर्छ उनीहरूलाई विशेष गरेर राजनीति राजनीतिमा त तेत्तिस प्रतिसतको जुन आरक्षण छ त्यसरी नै शिक्षामा पनि अनि काममा नोकरीमा पनि उनीहरूलाई प्रतिसतको आधारमा आरक्षण गर्न सके महिलाहरूमा अझै महिला सशक्तिकरण र महिलाहरूमा आँट बढ्छ भन्ने लाग्छ